दार्जिलिङ जिल्लका स्थानीय मिडिया भनेको हाम्रो क्षेत्रमा सिसिएन हो सिसिनबाट हामीले धेरै कुराको जानकारीहरू पाउन सक्छौँ गाउँघर समाजमा के घटेको छ कस्तो के हुँदैछ यो सबै हामीले बुझ्न सक्छौँ अनि हामीले अरू पत्रिका भनेको जस्तै अब भारत दर्पण भयो दैनिक जागरण यीहरूबाट पनि धेरै प्रकारका समाचार बारेमा जानकारी लिन सक्छौँ यो जे मिडियाहरूको विषय पनि बढीमात्रामा हामीले त्यहाँबाट नै लिने गर्छौँ आफ्नो कार्यालय श्रोतमा समुदायमा जति पनि जे घटनाहरू घट्छ यी माध्यमहरूबाट नै हामीले बुझेर हामीले ज्ञानहरू न्युज खबर समाचारहरू लिन सक्छौँ र स सब आफ्नो गाउँ समाजमा के छ त्योहरू बुझ्न सक्छौँ